ए तपाईँकोमा उयो के फलफुल छ नि दोकानमा ए मलाई अलिकति कोसेली बोक्नु त्यही एप्पलहरू केरा मेवा त्यस्तै त्योहरू आँपहरू कति के कस्तो छौ दाम हजुर अरू केराहरू

ए बेसी दाम भएछ नि अलिक घटबढ हुँदैन

म त मलाई आजै चाहियो कि म भरे त्यही चार बजीतिर आउँछु तर अलिक मिलाइदिनु पर्छ है म त अलिक निकै लान्छु नि अन्त त्यही अलिक कोसेली बोक्नुको लागि अब अलिक राम्रै होला नि बिग्रिएको सडेको छैन छान्नु पाउँछ कति जगामा चाहिँ गाली गर्छ कि रिसाउनु हुन्छ कि अन्त डर लाग्छौ दोकानेहरूसँग पनि ए अच्छा अच्छा अन्त के भन्छ अन्त अहिले प्लास्टिकहरू त युज गर्नु दिँदैन भन्छ के गर्नु पर्ने झोला ल्याउनु हजुर हजुर ए हुन्छ त्यही त अहिले त त्यति प्लास्टिकहरू पनि युज नगर्नु भन्छ अन्त नि यसको पनि डर लाग्छौ प्रशासनको यसो तपाईँकोमा छ कि छैन सोधेको नि म त्यसो भने घरबाटै लिएर आउँछु अनि यसो छ सात केजी अँट्ने त छ मेरोमा बाहेक अरू पनि छ नि फ्रुट्सहरू त अहिले अङ्गुरहरू त पाउँदैन अङ्गुर लिचीहरू त्यही त ए अन्त कति टाइम लाग्छ हौ तपाईँको दोकानमा आइपुग्नु म त यता सन्तुकबाट हो ए हजुर पसलमा तपाईँ हुन्छ दोकानमा कि अरू राख्नुभएको छ ए त्यसो भने चाहिँ यसो चिनाजान हो अलिक हेरिदिनु पऱ्यो होइन डेली कस्टमर अरू बेला पनि तपाईँलाई नै उयो गर्छु नि ल तपाईँकोबाटै लान्छु कम्ती गरेर दिनु